हेलो सुन्नुहोस् न मैले त्यो अटो बुक गरेको थिएँ कि तपाईँ कहाँ आइपुग्नुभयो तपाईँ हिँड्नुभयो यहाँ हामी बाटोमा पर्खिरहेका थियौँ कि तपाईँ कहाँ आइपुग्नुभयो